पश्चिम बङ्गालमा केही महत्त्वपूर्ण संस्कृति परम्परा चलिरहेको त छ धेरै छ जसरी राम नवमी बुद्ध जयन्ती बुद्ध जयन्ती बुद्धिस्टहरूले मनाउँछ जस्तो कि राम नवमी हनुमान जयन्ती द अन्त दसैँ तिहारदेखि लिएर अनेक परम्परा मनाइरहेको छ पश्चिम बङ्गालमा